र मेरै काकाको बिहामा है अब बिहाहरूभन्दा अगाडि चाहिँ ढोगभेट हुन्छ है चिनाजाना अब केटीलाई चिनाउँछ ढोगभेटमा यस्तो परिवारहरू चिनाउँछ है त्यो बिहा विवाहभन्दा अगाडि चाहिँ त्यो सब हुन्छ त्यो कार्यक्रम मान्छेहरू बटुलेर अब गाउँघरको आफ्नो परिवारहरू बोलाएर चिनाजानहरू गर्छ त्यसपछि बादमा मात्रै बिहा हुन्छ र बादमा बिहामा मेरो पनि काकाको बिहामा मनाएको त्यही हो हामी चाहिँ अब त्यसमा हेल्प हेल्प गर्थेँ त्यो बिहामा हेल्पहरू गरेको डेराहरू बनाउनु भयो त्यो अन्त मन्डपहरू भयो है अन्त त्यो सब बनाउनुमा हेल्प गरेको अन्त धेरै मजा आउँथ्यो साथीभाइहरूसँग गफ गर्दै चियाहरू खाँदै बिच बिचमा अझै गर्मीको मौसममा त स्प्राइटहरू हुन्थ्यो दिन पनि राम्रो हुन्थ्यो मजा पनि हुन्थ्यो जिस्किँदै गफ गर्दै साथमा गानाहरू बज्थ्यो गाउँमा धेरै रमाइलो हुन्थ्यो है वर्षमा एकखेप आउँदा बिहाहरू त्यसरी हुँदाखेरि गाउँघरमा धेरै रमाइलो हुन्थ्यो सबको अनुहारमा उज्यालो छाइरहेको हुन्थ्यो खुसी खुसी हुन्थ्यो सबैजना र बिहामा त्यसरी सघाउँथ्यो अन्त बिहाको दिन टक्कै हामी एकाअर्कालाई सहयोग गर्दै त्यो बिहालाई सफल बनाउनु बनाउँथ्यौँ अन्त रात परेपछि चाहिँ बिदा दिन्थ्यो त्यति बेला अलिक इमोसनल हुन्थ्यो सबैजना है बिदा दिँदाखेरि अब केटी केटीलाई बिदा दिने बेला इमोसनल हुन्थ्यो अन्त त्यसपछि चाहिँ नाचगानहरू हुन्थ्यो खानेले मदपान गर्नेले मदपान गरिरहेको नाच्नेहरू नाचिरहेको गफ गर्नेहरू गरिरहेको अन्त त्यो सब हुन्थ्यो कोही घरको मान्छेहरूले घर सिङ्गारिरहेको काम गरिरहेको साफसफाइ गरिरहेको त्यो सब हुन्थ्यो है अन्त धेरै त्यसरी नै गरेर चाहिँ विवाहलाई सम्पन्न गरेर चाहिँ एकदम सफल बनाउँथ्यो